नमस्ते के तपाईँ यहाँ मर्जिद रेस्टुरेन्टको प्रबन्धक महाशय बात गर्नु हुँदैछ हजुर महाशय मैले अघि खाना अर्डर क्यान्सल गरेको फिर्ताको सोध्नको निम्ति तपाईँलाई फोन गरेको नि हजुर मैले पाँच सौ दस रुपियाँको खानाको अर्डर गरेको थिएँ तर एक क्षण पछि खानाको अर्डर मैले क्यान्सल गरेको थिएँ भने अहिलेसम्म मैले भुक्तान गरेको खानाको पाँच सौ दस रुपियाँ फिर्ता भएको छैन र त्यसै कारण तपाईँलाई मलाई फिर्ताको ढिलाइ भएको तथ्य बताइदिनुहुन्छ भन्ने अनुरोध गर्नको लागि तपाईँलाई फोन गरेको नि हजुर मैले पैसा गुगल पेबाट गरेको थिएँ मेरोमा पेमेन्ट भएको सम्पूर्ण जानकारी छ हजुर खानामा मैले पनिर ग्रेभी पुलाउ दाल अनि सलाद अर्डर गरेको थिएँ तर केही क्षण पछि मैले खानालाई क्यान्सल पनि गरेको थिएँ हजुर अहिलेसम्म मैले त्यस क्यान्सल गरेको खानाको फिर्ता पाएको छैन जो कि हो पाँच सौ दस रुपियाँ हजुर कृपया गरेर मैले पाउनु पर्ने फिर्ताको जाँच गरिदिनुहुन्छ अनि पाँच सौ दस रुपियाँ मलाई छिटो फिर्ता गरिदिनुहुन्छ भन्ने म त तपाईँसँग अनुरोध राख्दछु धन्यवाद